हेल्लो माल इलेक्ट्रोनिक्स दोकान हो भाइ हजुर हजुर हजुर म बिमल क्षेत्री अस्ति आएको थिएँ नि तपाईँको दोकानबाट मैले एलइडी बल्ब लिएको थिएँ नि हजुर सिस्काको त्यो बल्बहरू एकदमै राम्रो रहेछ है किनभने उज्यालो पनि धेरै राम्रो उज्यालो दिँदोरहेछ पावर कन्जम क कन्जम्सन पनि एकदमै कम्ती है र उज्यालो पनि राम्रो हजुर त्यो अरू अन्य बल्बहरू पाँच दस वाटकोले जति उज्यालो दियो त्योभन्दा तपाईँको त्यो सिस्काले चाहिँ पाँच वाटकै बल्बले चाहिँ दस वाटको बराबरको काम गर्दो रहेछ हौ हजुर हजुर एकदमै राम्रो लाग्यो मलाई एकदमै ल राम्रो छ तपाईँको बल्बको हजुर यहाँदेखि अरूले धेरै यहाँ सोध्दैछ है ल्याउँछु नि म उहाँहरूलाई लिएर आउँछु तपाईँको घरमा तपाईँको दोकानमा ल लिएर आउँछु राखिदिनुहोस् है फेरि छ होला नि है बल्बहरू त हजुर हजुर मलाई तपाईँको नौ वाटको चाहियो दसवटा जस्तो नौ वाटको चाहियो अनि पाँच वाटको त्यही पाँचवटा जस्तो राखिदिनुहोस् न ल त्यहाँदेखि अरू हेर्नु न अब उहाँहरू जो मेरो छिमेकीहरू आउनुहुँदैछ म लिएर आउँदैछु अब उहाँहरूले चाहिँ के भन्नुहुन्छ है जस्तो अब सायद तपाईँकोमा सबै नै छ होला किनभने त्यहाँ त मैले धेरै नै देखेको थिएँ मलाई चाहिने चाहिँ त्यति हो उहाँहरूलाई अब के के चाहिन्छ कम्पनी चै त्यही होस् है सिस्कै होस् एकदमै त्यो एकदमै राम्रो बल्ब चाहिँ त्यो चाहिँ राम्रो लाग्यो अरू अन्य बल्बहरू फिलिप्सहरू यो अरू अरू कम्पनीको भन्दा चाहिँ त्यो सिस्काको एकदमै राम्रो रहेछ एलइडी बल्ब चाहिँ